हजुर सुन्दैछु त भन्नुहोस् न के थियो होला हजुर हजुर

ए जुल्फे जेठा ए नमस्ते जुल्फे जेठा दाजु अँ भन्नुहोस् न के थियो होला दाजु ए अहिले अब पाउने सब्जी त भनेको त के हो र अब हाम्रो यहाँ लोकल सब्जी त त्यही अब साग छ सिमी हो अलि अलि रम् टमाटर छ त्यही हो अब पहिलेको लोकल सब्जी त भेन्डी छ अलिअलि लोकलमा त्यही छ म दोकानमै छु त हजुर ए तपाईँको लागि त आउनुहोस् न हौ के रात परे पनि तपाईँहरूलाई त खुल्लै हो नि साग अब अरूलाई त अब त्यही हो अब चालिसहरू बेचिँदैछ दाजु अब तपाईँलाई त के चालिसमा आउनुहोस् न मिलिहाल्छ दाजु भाइमा के रेट सेट तपाईँलाई लाउँला नि पैँतिस रुपियाँ छत्तिस रुपियाँ करेला दाजु आज चाहिँ छैन भोलि चाहिँ आइपुग्छ हौ दाजु मेरो त्यो मेरो एकजना तल्लो भाइले ल्याइदिन्छु भनेको छ कि ए हजुर उयो चाहिँ छैन दाजु मेरोमा कि त्यो भेन्डी चाहिँ छ हजुर मेरो घरकै हो भेन्डी ए हजुर हजुर हजुर हजुर बस्तीको बस्तीको एकदम बस्तीको भेन्डी तपाईँलाई के बेसी भन्नु र तपाईँलाई तपाईँलाई हो भने दस रुपियाँ पावा दिइहाल्छु नि म हजुर टमाटर त्यही अब के भन्नु अब चल्तीको रेट त बजारको अब तपाईँलाई थाहै छ त्यही तिस रुपियाँ पैँतिस रुपियाँ छ आउनुहोस् न तपाईँलाई चौबिस रुपियाँसम्म लाइदिउँला न के के राखिदिनु होला हौ तपाईँलाई ए हजुर हजुर रायोको साग एकदम मेरो आफ्नै बारीको हो नि दाजु फेरि यो सागहरू त सिमरायो सिमरायो छ हजुर हजुर हजुर हजुर

अनि तपाईँलाई सिमीहरू चाहिँदैन दाजु सिमी चाहिँ छ मेरोमा हजुर हजुर सिमी छ हजुर कलिलो कलिलो दाजु आज बिहान त टिपेको हुन्छ हुन्छ हुन्छ हस् हुन्छ म सबै तपाईँलाई उयो गरेर राखिदिन्छु तौलेर राखि राखिदिन्छु बिटा पारेर सागहरू सबै छुट्ट्याएर तपाईँलाई राम्रो राम्रो छानेर राखिदिन्छु नि ल हुन्छ हवस् हुन्छ हुन्छ आउन लाग्दा चाहिँ फोन गर्नुहोस् न मलाई ल